तपाईँले प्राथमिक पाठशाला कहाँ पढ्नुभयो माध्यमिक र उच्चतर माध्यमिक कहाँबाट पढ्नुभयो अनि तपाईँले यी पाठशालाहरूमा पढ्दाखेरि विद्यार्थी साथीहरूसँग के कस्तो रोच रोचक क्षणहरू छन् तपाईँको अनि शिक्षकहरूसँग पनि तपाईँको रोचक क्षणहरू के कस्तो छ यसो बताइदिनु होस् न मेरो सानोपन चाहिँ अब प्राइमेरी स्कुलमा एकदमै राम्रो गएको थियो अनि त्यहाँ टिचरहरू पनि सबै एकदमै राम्रो हुनुहुन्थ्यो साथीहरू सबै एकदम मिल्ने अनि हामी त्यहाँ विभिन्न गेमहरू खेल्थ्यौँ त्यो फुटबल क्रिकेटहरू सबै साथीहरू इन्जोय गर्थ्यौँ अब प्राइमेरी स्कुलमा कस्तो थियो भने टिचरहरू सबैले माया गर्नुहुन्थ्यो सबैले अब स्टुडेन्टहरूले पनि अब टिचरलाई एकदम रेस्पेक्ट

अनि अब खेलहरू निकै हुन्थ्यो साथीहरूसँग एकदम इन्जोय हुन्थ्यो लाइफ राम्रो थियो त्यसैले चाहिँ होइन अब के भनौँ प्रायःहरू स्कुलको अब यादहरू अलिक राम्रो छ त्यसैले अब प्राइमेरी स्कुलमा अब टिचरहरूले अब हामीलाई नजानेको कुराहरू सिकाउनुहुन्थ्यो अनि थुप्रै अब गेम्सहरूमा अब हामीलाई त्यहाँ स्विमिङहरू पनि त्यहाँ स्विमिङ पुल थियो सानो हामीलाई त्यहाँ प्रवीण सर अझै पनि याद छ मलाई प्रवीण सरले राम्रोसँग हामीलाई स्विमिङ सिकाउनुहुन्थ्यो त्यहाँ सरहरू अनि बिनिता मिस हाम्रो हेडमास्टर उनीहरूले अब अब हामीलाई आफ्नै नानी जस्तो गर्थे अनि गेम्समा एउटा एल्भिस भन्ने मेरो साथी चाहिँ अब एकदमै राम्रो थियो साथी मिल्ने अब बेस्ट फ्रेन्ड भनौँ अनि थुप्रै थियो साथीहरू पनि अनि साथीहरूमा अब त्यहाँ केटीहरू पनि साथीहरू थियो एकजनाको नाम अङ्मित अनि अङ्मित थुप्रै थियो साथीहरू अब अनि हामी जब छुट्टी हुन्थ्यो बेल लाग्थ्यो त्यति बेला हामी अब एकदम एक्साइटमा कुदेर बाहिर निस्किन्थ्यौँ अनि ल्याउन आइरहेको हुनुहुन्थ्यो आमाहरू सबैलाई ल्याउनु अनि हामी घर फर्किन्थ्यौँ सबै सँगै एकजना टिचर आफ्नै गाउँकै थियो उनले राम्रोसँग केयर गर्दै ल्याउनुहुन्थ्यो घरबाट नआएको बेलामा प्राइमेरी स्कुलमा एकपल्ट चुटाइ पनि भेटेको थिएँ मैले काम बिगारेर अनि अब कस्तो मजा आउँथ्यो पहिला त्यति बेला अब प्राइमेरी स्कुलको निकै यादहरू अझै पनि छ अनि अहिले ठुलो भएर अब त्यहाँ सरहरू भेटिन्छ सरहरूले अहिले पनि मायाले नै बोल्छ त्यसले राम्रो थियो राम्रो थियो प्राइमेरी स्कुलको सबै कुरा